खोलामा म पौडी खेल्न जाँदा बेला चाहिँ म जानेकै मान्छेहरूसित मात्रै पौडी खेल्छु किनकि त्यत्ति आउँदैन मलाई पौडी खेल्नु होइन ठुलो ठुलो ढुङ्गामा गहिरो पानीहरूमा चाहिँ नखेल्ने होइन अनि जानेको मान्छेहरूसित नै जाने अनि बेसी पानी खोलामा बेसी पानीको फोर्समा चाहिँ त्यस्तोहरू जग्गामा चाहिँ नजाने किनकि त्यहाँनिर नजान्नेहरूले खेल्यो भने चाहिँ चोटहरू लाग्नसक्छ त्यत्ति नै